अहिलेघरि त हाम्रो गाउँघरमा एउटा चलनै भएको छ फुलको बिरुवा लाउने है सबैलाई घरको अगाडि फुल फुलाउने प्लान्ट लगाउने इन्डोर प्लान्ट लगाउने आउटडोर प्लान्ट लगाउने है र त्यसरी नै मैले पनि मेरो घरमा धेरथोर एउटा गार्डन बनाएको छु अनि इन्डोर प्लान्ट पनि धेरै लगाएको छु र आउटडोर प्लान्टहरू है र सिजनल फ्लावरहरू सिजनमा फुल्ने फुलहरू पनि लगाइएको छ त्यो जस्तै हामीले लगाएको छौँ क्यामेलिया लगाएको छु होइन क्यामेलिया छ जिरेनियम छ अँ कट फ्लावरहरू छ जस्तै केट कट फ्लावरको अब हामीले ग्लाडियोलस लगाउन लगाउने समय आउँदैछ त्यस्तो सम फुलहरू धेरै लगाउँछौँ हामीले होइन त्यस लगाइसकेपछि हामीले बारीमा किनभने हामीले पर्यावरण पनि बचाउने हुनुपर्छ त्यो पर्यावरण बचाउनुको लागि हामीले रुख रोपन गर्नु एकदमै अनिवार्य हो र त्यो रुख रोप्यौँ भने मात्रै हामीले हाम्रो पर्यावरण स्वच्छ र हामीले ताजा र स्वच्छ हावा लिनसक्छौँ त्यसरी नै हामीले गाउँबस्तीमा बर्खाको टाइममा रुख रोप्ने गर्दैछौँ जस्तै पानीसाज सखुवा है टिक भयो यो धुप्पी भयो चिलाउने भयो पाखासाज भयो यस्तो इत्यादि इत्यादि रुखको बिरुवाहरू हामी आफ्नो गाउँमा है पाखातिर भिर पहरातिर लगाउने गर्दछौँ र यो चलन अहिले हाम्रो गाउँघरमा धेरै चलिआएको छ अनि मेरो घरमा पनि स्वयं मैले पटमा बोन्साई गरेर पिपलको रुख प्लान्टहरू पनि रोपेको रोपेको छु त्यसलाई बोन्साई गरेको छु सिजन फ्रुट्समा सुन्तलाको रुखहरू मेरो धेरै छ सुन्तलाको मेरो बगानै छ घरमा होइन त्यस्तो प्लान्टहरू रुखहरू मैले धेरै लगाएको छु र घरमा फुल्ने फुलहरू पनि मैले एकदमै धेरै घरमा लगाएर राखेको छु